ए सुन्नुहोस् न भाइ मैले अघि चिकन हाँडी हाँडीको चिकन एक ठाउँ मागेको थिएँ अनि बटर नान पनि एक ठाउँ नै मागेको थिएँ यो हाँडीको चिकन फेरि मलाई त्यही सेम रिपिट गरिदिनु होस् न एक ठाउँ आठ पिस हुन्छ नि त्यसै गरी बटर नान दुई जग्गा गरिदिनु होस् न एक ठाउँमा तिन पिस हुन्छ नि छ पिस गरिदिनु होस् न मलाई म त्यही अर्डर फेरि रिपिट गरिरहेको छु नि ल